अहिलेको परिवर्तन चाहिँ कसरी बद्लेको छ भन्दाखेरि अहिले चाहिँ पहिला त हाम्रो पालोमा फोन थिएन हामी त धुस्रे र मुस्रे खेलेर नै बिताउँथ्यौँ है अहिले त अहिलेको नानीहरू त मोबाइल त सानसानोदेखि लिएर ठुलैसम्म पनि मोबाइल पाएपछि घरभित्रबाट बाहिर निस्किँदैन दिनभरि घरमै हुन्छ यसले गर्दा नै परिवर्तन चाहिँ त्यसरी नै बद्लेको होला